मेरो पहिलो जुन मेरो प्रडक्ट मैले युज गरेको थिएँ त्यो त्यही कलर पेन्सिल थियो मलाई यो कलर पेन्सिल चाहिँ किन मनपर्यो भन्दाखेरि चाहिँ त्यसको जुन हामीले लम्बाइ छ त्यसको लामो पनि छ अनि त्यो धेरै समयसम्म पनि बस्नुसक्छ टिक्नुसक्छ अन्त जब हामीले कुनै पनि चित्रहरू कोर्दछौँ तब के हुन्छ भन्दाखेरि त्यही त्यो हातमा त्यति लागिँदैन अनि हामीले जस्तो चाहेको छौँ त्यो चित्र हामीले मजाले बनाउनसक्छौँ जसरी त्यो क्रेयोन्सहरूतिर हुँदैन किनभने त्यो हातहरूमा लागेर जथाभावी त्यतै गएको हुन्छ अनि यसले त के गर्छ भन्दाखेरि त्यही हामी जब कुनै पनि चित्रहरू बनाउँछौँ त तब लाइटली त्यसको लाइटवेट भएर त्यही हामीलाई त्यो उठाउनु राख्नु सजिलो पर्दछ अन्त हामीलाई यदि कुनै कुरो पनि मनपरेन भने हामीले त्यसलाई सजिलोसँग मेटाउनु पनि सक्दछु अनि यसले त के गर्छ भन्दाखेरि त्यही हाम्रो जुन हामीले सोचेको हो हामीले जुन सोचेको दृश्यहरू हुन्छ हामीलाई जसले पनि प्रेरित गरेर हामीले जस्तै हामीले एउटा इन्डियाको म्याप बनाएँ अरे हामीले मजाले त्यसलाई कोरेर मजाले अब हामीले त्यसलाई दर्साउनसक्छौँ अनि हामीले त्यसलाई अझै ए एकदम इन्फोर्मेटिभ बनाउन सक्दछौँ